शिक्षाले साँच्चै संस्कृतिक र पराम्परागत कुराहरूलाई राम्रोसँगले नै प्रभावित गरेको हुन्छ किनभने हाम्रो संस्कारहरूमा हाम्रा परम्पराहरूमा कतिवटा अन्धविश्वासहरू हुन्छ अनि शिक्षाले चाहिँ यो अन्धविश्वासको कालो पाटोलाई हटाएर संस्कृतिलाई परिष्कार गर्ने काम गर्दछ